हाम्रो नजिकको धार्मिक स्थल भनेको चाहिँ एकदम फेमस हाम्रो कालिम्पोङको मङ्गलधाम त्यहाँ त प्रणामी धर्मको बेसी अब धर्मवासीहरू जानेगर्छ आफू त प्रणामी परिएन तर भए पनि अब जान चाहिँ हामी जान्छौँ पर्व पर्वमा त्यहाँनिर एकदमै ठुलो उयो मनाउँछ होलीमा जन्माष्टमीहरू चाहिँ एकदमै ठुलो ठुलो प्रकारले मनाउँछ र त्यहाँनिर मनोरञ्जनको लागि पनि हामी जान्छौँ त्यहाँनिर अब हामीले यहीँको नजिकको भएर चाहिँ त्यति भ्यालु नगरेको तर टाढो टाढोबाट मान्छेहरू पुरा हेर्नुको लागि आउन टुरिस्टहरू पुरा आउँछ त्यहाँनिर एकदमै राम्रो छ हाम्रो मङ्गलधाम भने